आफ्नो घरमा अथवा गाउँघरमा शौचालय छ छैन भन्ने कुरा गर्नुपर्दाखेरि यो एक्काइसौ शताब्दीमा गाउँबस्तीका प्रत्येक घरमा आफ्नो आफ्नै शौचालयको प्रयोग गरिएको भेटिन्छ देखिन्छ र सबैको घरमा आफ्नै आफ्नै शौचालय हुनु अनिवार्य भएकोले गर्दाखेरि सबैको घरमा आफ्नो आफ्नै शौचालय छन् र शौचालय हुनुको पछाडिको फाइदाहरू हामीलाई धेरै नै छन् जस प्रकारले हामी एक प्रकारको दुर्गन्धबाट हामी बाँच्छौँ र त्यो मैलाबाट फोहोर मैलाबाट निस्किने बिमारी हैजा जस्ता बिमारीहरूबाट हैजाहरूबाट हामी बाँच्छौँ सुरक्षित रहन्छौँ र सहरको दार्जिलिङ सहरको कुरा गर्नुपर्दाखेरि यहाँ सार्वजनिक शौचालयहरू सरकारद्वारा नै निर्मित छन् जसमा गाउँबस्ती टाढा टाढाबाट आफ्ना सरसौदाहरू किन्न अनि लिन आउने व्यक्तिहरूले त्यो शौचालयको उपभोग गर्दै आफ्नो सरसुविधाहरू के कस्ता प्रकारले मानिसहरूले उपभोग गरिरहेका छन् र प्रत्येक सहरमा दार्जिलिङ सहरमा किन नहोस् प्रत्येक सहरमा नै शौचालय सरकारद्वारा निर्मित भएको अहिलेसम्म पाइँदैछ र त्यो शौचालयमा ती शौचालयहरूमा अहिले विकसित उपकरणहरूले निर्मित राखेकोले गर्दा धेरै नै स्वस्थ्यलाभ भएका ती शौचालयहरूबाट हामी अनुभव गर्छौँ र आफूले आफ्नो असुविस्ता सुविस्ता सबै नै ती शौचालयहरूले परिपूर्ति गरेको हामी पाउँदछौँ र प्रत्येक गाउँमा प्रत्येक गाउँघरमा आफ्ना आफ्नै शौचालयको पनि प्रयोग गरेका हामी पाउँदछौँ